के हरे मेरो अब के हेरे अब डान्स त मेरो मलाई यति साह्रो डान्स गर्नु पनि आउँदैन कोही बेला स्कुलतिर प्रयाक्टिस गर्छु कोही बेला डान्सहरू डान्सतिर भाग लिन्छु होइन त्यस्तोमा चाहिँ के भन्न चाहन्छु भन्दा मेरो बहिनी छ एकजना उ बहिनी चाहिँ म सानो हुँदा त्यो बहिनी चाहिँ अब आठ नौ वर्ष हुँदाखेरि मलाई भन्थ्यो दिदी मलाई डान्स सिकाइदिनु न म हल्का हल्का त्यतिबेला डान्स गर्थ्यो अन्त अहिले चाहिँ त्यो बहिनी चाहिँ डान्स क्लासहरू गर्छ होइन म भन्दा पनि अब राम्रो नाच्छ अहिले अहिले मोडलिङ गर्छ मै छक्कै पर्छु नि त पहिला अब पहिलातिर मलाई भन्थ्यो डान्स सिकाइदिनु होइन जस्तो सरस्वती पूजाहरू हुँदाखेरि तामाङ लोसारहरू हुँदाखेरि मलाई भन्थ्यो नि त दिदी मलाई डान्सहरू सिकाइदिनु भन्थ्यो अहिले त आफै डान्स गर्छ होइन डान्स क्लास जान्छ मोडलिङ गर्छ मै छक्कै पर्छु उसको डान्सहरू देखेर हेरेको हेर्छु म कति प्रायः स्टेजतिर डान्स गर्दा मोडलिङ गर् मै छक्कै पर्छु क्या मैले पहिला यसरी डान्स सिकाइदिने बहिनीलाई अहिले मलाई उल्टा सिकाइदिँदा होइन म पनि अचम्मै मान्छु होइन अब हुन्छ नि अब म त अब यति साह्रो डान्स सिक्न जान्थिनँ अहिले पनि हल्का हल्का नाच्छु हल्का फुल्का नाच्छु बेसी पनि अब डान्स गर्छु म अब गर्नु आउँछ भन्ने खालको पनि होइन मलाई बेसी डान्स गर्नु पनि आउँदैन ठिकैको अब ठिकैको आउँछ स्कुलले कोही कोही बेला भाग लिन्छु होइन त्यति हो होइन त्यहाँदेखि चाहिँ आफ्नो साथी आफ्नो साथी आफ्नो साथी अथवा आफ्नो बहिनी आफ्नो कोही पर्ने होस् आफ्नो भाइ होस् उनीहरू मभन्दा बेट्टर नाँच्दाखेरि अचम्म हुन्छ नि जस्तै अब पहिले मलाई सिकाउ मलाई सिकाइदिनु न भन्ने बहिनीहरूले साथीहरूले अब औ मेरो त यस्तो यस्तो फोन नै छैन हौ मलाई तिम्रो फोन देऊ न म प्रयाक्टिस गर्छु भन्नेहरूले आफैले यसरी डान्स सिक्दा यस्तो साह्रो यति साह्रो राम्रो डान्स गर्नेहरू म पनि अचम्मै हुन्छु कि उनीहरूको डान्स देख्दा अब सायद म पनि सानैदेखिको डान्स क्लास गएको भए होइन म पनि डान्स सि सिक्थेँ होला यसरी नै गर्थेँ होला भन्ने म म सोच्छु नि त अब होइन आफूले अब पहिलातिर आफ्नै साथीले भन्थ्यो होइन डान्सहरू सिकाइदे भन्ने मान्छेले अहिले यति साह्रो राम्रो डान्स गर्छ डान्स क्लास गएर सायद म मैले पनि त्यो क्लास लिन पाएको भए होइन म पनि त यति साह्रो राम्रो डान्सतिर उयो हुन्थेँ होला जस्तो लाग्छ तरै पनि तर पनि आफ्नो बहिनी साथीहरू देखेर म यसमै खुसी छु कि आफ्नो बहिनी साथीहरूले डान्स गरेर होइन र ठुलो नाम कमाएर पनि त म अब रिसाउनु त भएन नि त म धेरै खुसी छु किनभन्दा आफ्नो बहिनी भनेपछि आफ्नै आमाले जन्माको बहिनी जस्तै हो जस्तै अब मेरो कजन छ एकजना कजन त्यो कजनले अब यति साह्रो डान्स राम्रो नाच्छ अब मैले अब रिसराग पनि गर्नु भएन नि त अब आफ्नो आफ्नो हो आफ्नो फेमिलीले अब डान्स प्रयाक्टिस गर्नु डान्स क्लास गर्नु दियो भने त राम्रो हो अब दिएन भने त अब दिएन भने त ठिकै हो नि त आफ्नो फेमिलीबाट छ नि त त्यो त होइन त्यही हो त्यही भन्न चाहन्छु हो अब अब आफ् आफ्नो बा आफ्नो बाबा आमाले तिमी डान्समा जाऊ डान्स प्रयाक्टिस गर होइन यस्तो गर भने त जानु सक्छ नि त अब आफू अब कतिको घरमा प्रोब्लम हुन्छ होइन अब डान्स क्लासै जानु पर्छ भन्ने पनि छैन नि त आफूले राम्रो बिहेबियर गऱ्यो भने जस्तै राम्रो बिहेबियर गऱ्यो भने अन् त्यहाँदेखिको रामरी अब राम्रो अब सिल पालन गऱ्यो भने त जसले पनि मन पराउँछ नि त त्यो डान्स हेरेर मन पराउने त कोही छैन नि त आफ्नो बिहेबियर त हेर्छ फर्स्ट अफ अल होइन अन्त के हरे अब म त यति भन्छु कि अब डान्स त सबैले गर्नै पर्छ कसले अब डान्स कतिले गर्छ कतिले गर्दैन होइन तर डान्स चाहिँ अब डान्स गर्छ मेरो साथी बहिनीहरूले म अचम्म मान्छु कि अब पहिला पहिलातिर अब डान्सहरू नगर्दा होइन तिनीहरू नजाँदा डान्स क्लासहरू तिनीहरू पहिला मैले उल्टा सिकाइदिन्थेँ जस्तै अब केही पूजातिर हुँदाखेरि सिकाइदिनु है नाना यस्तो यस्तो भन्थ्यो होइन अहिले उल्टा आफै सिकाउँछ उल्टा मलाई सिकाउँछ त्यो चाहिँ अब अब उनीहरूकै अब हो नि त अब उनीहरूकै हातमा हो अब म अचम्म म पनि यस्तो लाग्छ कि घरिघरि उनीहरूको डान्स हेरेर म पनि यसरी डान्स क्लास सानैदेखिको लिएको भए म पनि यसरी डान्स राम्रो गर्नु गर्थेँ कि भन्ने टाइपको त्यो सोच्छु नि त अब त्यस्तो त कहाँ हुन्छ आफूले सोचेको र आफूले सोचेको कुराहरू कहाँ पुग्छ र होइन जे छ त्यसमै खुसी हुनुपर्छ होइन अब रिसराग गर्नु पनि त भएन मान्छेसँग होइन जे छ त्यसमै खुसी हुनु पऱ्यो नि त त्यही हो